पौडी खेल्नु चाहिँ एकदमै राम्रो हुन्छ शरीरको लागि अन्त पौडी खेल्नु चाहिँ राम्रै खेल्नुपर्छ र पौडी खेल्नु चाहिँ अनु फेस पानीमा लगाउँदाखेरि नाकले फेर्नुहुँदैन किन नाकले फेर्यो भने चाहिँ त्यो टाउको माथि पारेर खेल्नुपर्छ पौडी खेल्दा चाहिँ एकदमै राम्रो हुन्छ ज्यान फिट् फिट् हुन् जिउ जिउ शरीरको लागि एकदमै राम्रो हुन्छ हो अन्त प पौडी खेलेको चाहिँ म म उल्टापट्टि सक्दैनँ हो बिमारी चाहिँ त्यस्तो हुँदैन तर पौडी चाहिँ राम्ररी खेल्नुपर्छ स्विमिङ राम्ररी गर्नुपर्छ अन्त स्विमिङ चाहिँ गरेको एकदमै राम्रो हो जिउ फिट् हुन्छ अन्त त्यस्तो उयो उयसहरू पनि हुँदैन बिमारीहरू पनि त्यस्तो हुँदैन हो अन्त पौडी स्विमिङ गर्दाखेरि चाहिँ अनुहार फेस पा फेस स्विमिङमा गर्दाखेरि चाहिँ आफूले अलिकति बचाएर गर्नुपर्छ अन्त स्विमिङ चाहिँ एकदमै राम्रो हो स्विमिङ गर्दा चाहिँ तर अलिकति आफूले ख्याल राख्नुपर्छ त्यतिमै हो तर स्विमिङ चाहिँ एकदमै राम्रो हो किनकि स्विमिङ स्विमिङ हामीले गर्यौँ भने जिउ फिट् हुन्छ शरीर एकदमै स्वस्थ हुन्छ हो अन्त त्यसले स्विमिङ गरेको एकदमै राम्रो हो अन्त स्वि स्विमिङ स्विमिङ गर्दा चाहिँ त्यस्तो त्यो उत्त उत्ताउलो भएर खेल्नुहुँदैन स्विमिङ गरेपछि एकदम राम्ररी नै खेल्नुपर्छ तर स्विमिङ चाहिँ एकदमै राम्रो हो शरीरको लागि मोटापाहरू हुँदैन बिमारी त्यस्तो हुँदैन अन्त स्विमिङ गर्दा चाहिँ फेस पानीमा डुबाएर त्यस्तो नखेल्नु होला अनि त्यस्तोमा खेल्नुहुँदैन अन्त स्विमिङ गर्दा चाहिँ ला फेस पानीमा पार्यो भने त्यो नाकले फेर्नुहुँदैन किनकि नाकले फेर्यो भने बिमारी हुन्छ त्यसले स्विमिङ गर्दा चाहिँ राम्ररी खेल्नुपर्छ यति नै म भन्न चाहन्छु धन्यवाद